भर्खरै जन्मेको अब नानीहरूको लागि चाहिँ होइन सर्वप्रथम त अब वातावरण चाहिँ एकदम सफासुग्घर हुन जरुरी छ अब उहाँ नानीहरूलाई है यसो घरमा घरमा एकदम मैला एकदम कुचेलाहरू गर्दाखेरि है त्यस्तै प्रकार प्रकार एउटा भाइरसहरू होइन किटाणुसहरू फैलिनुसक्छ नानीहरूलाई एकदमै सुरक्षित प्रकारले एकदमै सफासुग्घर प्रकार राख्नुपर्ने हुन्छ उनीहरूलाई धेरै मात्रामा ध्यान दिनुपर्ने हुन्छ धेरै समयमा उनीहरूको दिल चाहिँ एकदमै पुरा मात्रामा चाहिँ एकजना है एकजना चाहिँ उसको लागि एकदमै उसको ध्यानको लागि उसलाई हेरविचार गर्नुको लागि चाहिँ एकजना बसेकै हुनुपर्छ उनलाई समयमा खाना खुवाउनुदेखि लिएर उसले एउटा पाइखानाहरू गरेको अवस्थामा है टोइलेटहरू सफाहरू गरिदिनु यो समय गरिदिनुपर्नेहरू हुन्छ होइन अब उसलाई ध्यान दिएन भने त्यो नानीलाई ती समयमा टोइलेट गरेको अवस्थामा ध्यान दिएन भने त्यो मैलाबाट उसलाई बिमारहरू एकदमै घाउखटिराहरू निस्किने डरहरू हुन्छ होइन यस्तै प्रकारले अब र नानीहरू भर्खर जन्मेको उसलाई नानीलाई चाहिँ एकदमै राम्रो तरिकाले चाहिँ हेरविचार गरेर एकदम सफासुग्घर राखेर उसको लागि चाहिँ अब समयमा खाना खुवाउनुदेखि लिएर समयमा सुताउनुदेखि लिएर समयमा दुध खुवाउनु समयमा सफा गरिदिनु यी हरेक कुराहरूमै हेरविचारहरू गर्नुपर्ने हुन्छ